यो अनिता स्विट्स हो ए मैले अस्ति तपाईँको दोकानमा दही मिस्टी खाएको थियो निकै नै मन पर्यो त्यो त्यो मिस्टी र दही चाहिँ तपाईँहरूले कसरी प्रिपेयर गर्नु हुन्छ

हजुर के भन्छ यहाँ हाम्रो गाउँ यहाँ घरमा एउटा प्रोग्राम सानो प्रोग्राम राख्नु आँटेको छ त्यसको लागि चाहिँ अडर गर्नुलाई चाहिँ भन्नु भन्नुलाई चाहिँ सोधेको तपाईँलाई जस्तो डेढ सय प्याकेटहरू प्रिपेयर गर्न सक्नु हुन्छ होला तपाईँहरूले

हजुर यस्तो अडरहरू त निकै नै लिइरहनु हुन्छ होला हजुर त्यो अझ अरू केही खास चिज तपाईँहरूले मिक्स गर्नु हुन्छ त्यहाँ र त्यही दामी टेस्ट अब त्यसको त्यो प्योर दुधहरू हाल्नु हुन्छ होला सधैँको जस्तो है हजुर हजुर हजुर जस्तो एक सयवटा जस्तो चाहिँ चाहिएको थियो एक सय प्याकेटहरू जस्तो दही मिस्टीको त्यहाँ सब जाँदै तिन कति भन्नु त तिन चार दिनमा प्रिपेयर गर्न सक्नु हुन्छ तपाईँले त्यहाँ आउने तिन चार दिन भित्रमा केही अडरहरू त छैन होला तपाईँहरूको ठुल्ठुलो अडरहरू ए हजुर यो अलिक त्यही सोध्नुलाई अडरहरू छ कि छैन बिजी हुनु हुन्छ कि हुँदैन भ्याउनु हुन्छ कि हुँदैन भनेर चाहिँ सोधेको तपाईँलाई कल गरेर निकै मन पर्यो तपाईँको दोकानको त्यहीँबाट निश्चय अब अडर गरेको छ भने मिस्टी दही दुइवटा नै